पिटी ऊषाको नाम चाहिँ अलिलि सुनेको उसले त पुरा देशको रोसन गर्यो अरे कति राम्रो कुद्नुवर्नु यताउति गर्नुवर्नु सबै कुरो गर्यो अरे हामी त अब के गर्नु बुढाबुढी भइयो त्यस्तो कुद्नुवर्नु नि सकिएन केही गर्नु पनि सकिनँ नाम पनि रोसन गर्नु सकिएन अब पनि हाम्रो छोराछोरीले चाहिँ गर्छन् कि पछि गएर के गर्छन् कसो गर्छन् उसको चाहिँ नाम पुरै रोसन देशको रोसनै गरे अरे नि उनले चाहिँ